हेलो हेलो ए त्यो अस्ति अघिको त्यो सामान त के हौ तपाईँको क्यानटिनबाट प आएको त्यो चाउमिनहरू त खत्तम थियो त अन्त

अघि साढे दुईतिर त्यसमा चाहिँ प्रबल्म चाहिँ के थियो भने राम्रोसँगले पाकेको पनि थिएन है अब कसै चाहिँ फेरि ओभर पाकेर लेतेते परेको होइन त्यस्तो अब त्यो फेरि बासी जस्दो ठस् ठस् गनाउँदैथ्यो अन्त अब तपाईँहरूको अब डेलीको बिजिनेस हो डेलीको बिजिनेसमा त्यस्तो खाले सामान दिएर त भएन नि त होइन अब होइन अब अर्को त होइन कि अब मैले चाहिँ जस्ट अब एउटा हामी एउटा कस्टमर भएर दायित्व त बन्छ नि त कम्पेल्न त गरिराख्नु पर्यो नि त होइन जे ल्यायो त्यही खायो होइन राम्रो छ छैन अब कुनै पनि सामान पनि त अब एक्सपायर डेट हेरेर गर्छौँ भने त्यहीँ अब ताजा ताजै भर्खरै बनेर आएको सामान त कस्तो हुनु पऱ्यो भन्नु त त्यसले गर्दा चाहिँ मैले कम्पेल्न गरेको मेन कुरो त अघि पठाएकै त्यस्तो आयो भने त अब दोबारा त फेरि मन त नलाग्ला मेन कुरा त अब क्सटमर भगवान् भने पछि त क्सटमरसँग कस्तो खालको डिल गर्नुपर्छ जस्तै अब जत्तिकै के अरे एमरजेन्सी हुँदा पनि अब किनभने क्सटमरलाई खुसी पर्नुपर्छ भोलिको दिनमा म जस्तै क्सटमर अरू सबै फेरि रिसायो भने त हुँदैन् नि त हो त्यस्तै हुन्छ त्यसो भए